हेलो ए तपाईँ आइसा बोल्नु भएको हो ए म ठिकै छु त तपाईँ कस्तो हुनुहुन्छ ए योपालि त कस्तो कस्तो खाले नराम्रो भयो पानीले पनि पुगेन अन्तखेरि लाइक त्यस्तो राम्रो उब्जनी नै भएन तपाईँको कस्तो भयो अन्त हजुर ए मेरोमा त्यो ठुलो ठुलो लामो लामो पत्ता भको सागको बिजन छ त तपाईँ लानुहोस् न अन्त हजुर आउनुहोस् न मेरोमा धेरै भेराइटिजहरूको सागको बिजन छ कि लगेर साग खानुस् न हजुर खान्छु हजुर खान्छु त तपाईँकोमा बिजन छ यो पालिको सिमरायो त मैले पाएनँ नि ए हजुर हजुर तपाईँकोमा छ भने ल्याइदिनुस् न म खान्छु नि मैले यो पालिको सिजनको सागै खानु पाएको छुइनँ रायो खाँदै ठिक्क ए हजुर ल्याइदिनुहोस् न तपाईँकोमा भएको ल्याइदिनुहोस् कि म तपाईँलाई मेरोमा भएको ठिक पारिदिन्छु तपाईँ यो लानुहोस् न अन्त के भन्छ पिँडालु लानुहोस् ल ए मेरोमा त त्यो साग छ अन्त आलुको बिजन पनि छ कि अन्तखेरि आलुसँगसँगै अरू अरू सागहरू पनि छ हो अनि सागसँगसँगै काँक्रा पनि छ लौका पनि छ इस्कुस पनि छ ए हुन्छ तपाईँ तपाईँ आउनुस् न म रेडी पारिदिन्छु नि तपाईँ आउनुभन्दा अगाडि बिहान मलाई एकखेप कल गरेर आउनुहोस् न ल ए म त अहिले घरमै छु अब एकछिनमा बजार निस्कौँ भनेको तपाईँ कहै हुनुहुन्छ ए बेलुका भइसक्यो ए हजुर तपाईँकोमा भोटे धनियाँ छ भने पनि ल्याइदिनुहोस् न ल ल ल हुन्छ त्यो दिन भेटौँ न ल हुन् हुन्छ हुन्छ